हेलो अँ के गर्दैछौ के गर्दैछौ ए त्यही है होइन हौ त्यो अस्ति हामीले पिकनिकको कुरा गर्दैथ्यौँ नि अँ त्यसको लागि हौ यसो जाने भनेको होइन त्यही त थाह छ तिमीलाई यस्तो पिकनिक स्पोटहरू कता कता कहाँ जाने हौ गाजलडुब्बा जाने कि उता रकी आइल्यान्डहरू पनि छ एउटा भनन कहाँ जानु

कता कता गा गएकै हो ए ए अँ त्यही त एउटा ठुलै गाडी नै भन्नुपर्छ है पैसा उठाएर हो बरु केटाहरूलाई उम् अँ सपन उसको बोलेरो अँ बोलेरो भन्नुपर्छ हो अन्त त्यही त कति कति के के गरेर उठाउने पैसा हो एकजनालाई पच्चिस सौहरू त पर्छ होला सायद यस्तो टाइममा मजाले नै हो मजाले गरेर केटाहरूसँग मजाले घुमेर घुमघाम गरौँ हो मजाले उल्टा घरहरूतिर पो जाने कि ए रकी आइल्यान्ड अँ त्यो पनि ठिकै छ अब केटाहरूले पनि के भन्छ हो सल्लाह ग मिलाएर अब सल्लाहटल्ला गरेर मिलाएर जाउँ न त्यो गाडी चाहिँ अलिक ठुलै त्यो मान्छेलाई भनी हाल्नुपर्छै फेरि अँ त्यो मान्छेको बुक भइरहन्छ कि त्यही त्यो मान्छे हो भने अलिक कम्ती पनि गर्छ भाडा अब तारिख चाहिँ यो मार्चमा जानु पर्छ होला हौ यो एक हप्ताबाद मार्च एक दुई तारिख जानुपर्छ होला हौ यता उम् सबै केटाहरूले भ्याउँछ पनि होला हो टक्कै सल्लाह गरेर जाउँ न ल ल ल म अरू केटाहरूलाई पनि सोध्छु नि त कल गरेर ल उम् अरू केटाहरूलाई सोध्छु ल अहिले म तिमीलाई अहिले कल गरेर ल अहिले कल गरेर भन्छु ल